हेलो म यहाँ बा म यहाँ दार्जिलिङबाट बोलेको कि तपाईँ बाग्राकोटको हुनु हुन्छ तपाईँहरूको अब चिया बगानको बारेमा मजदुरहरूलाई कस्तो असुबिस्ता असुविधा छ त्यो भनिदिनु होस् न मलाई त्यहाँ तपाईँहरूको बगान बन्ध छ भनेर सुनेको थिएँ कस्तो के त्यहाँको मतलब कुल्लीहरूलाई मजदुरीहरूलाई कस्तो के असुबिधा छ त्यसको बारेमा अलिकति जान्नु थियो कि दिदी तपाईँसँग हजुर भन्नु होस् न हजुर हजुर

हजुर हजुर हजुर दिदी तपाईँहरूको बोनसहरू चाहिँ पाउनु हुँदैछ अन्त

हजुर हजुर दिदी यति बेला तलबहरू टाइम टेबलमा दिन दिनु हुन्छ बगानबाट तपाईँहरूले कमप्लेन गर्नु भएन किन यस्तो गर्नु भएको हामीलाई हाजिराहरू चाहिँ कति दिन्छ दिनको हजुर हजुर हजुर हजुर तपाईँहरूको बहुतै समस्या रहेछ यो स समस्या देखेर मलाई एकदम दुःख लाग्यो होइन किनकि चाहिँ किन यस्तो गरिदिनु भएको होला होइन मजदुरहरूलाई यस्तो गरेको राम्रो होइन त्यही त दिदी अब हजुर हुन्छ हुन्छ हुन्छ दिदी